हेलो ड्राइभर दाजु अघि मैले तपाईँको कार बुक गरेको थिएँ नि सिलगढी जानुलाई त्यो क्यान्सल गरिदिनुहोस् ल होइन मलाई अब जानु ढिलो भइसक्यो तपाईँ आउनु पनि भएको छैन मैले अघिदेखि तपाईँलाई भनेको छिटो आइदिनुहोस् न फेरि मलाई अर्जेन्ट छ नि आज होइन तपाईँले साह्रै ढिलो गर्नुभयो नि त मलाई अब उयो छ अर्जेन्ट भइरहेको छ त्यही भएर म अर्कै कार बुक गर्छु ल होइन होइन होस् होस् नआइदिनुहोस् हुन्छ